समयको अनुक्रमसितै विश्व विविध विकासका मोडहरू हिँड्दै आइरहेको देखिन्छ मानव उत्पत्तिदेखि जुनचाहिँ आगो बाल्ने तरिकाको विकास हुँदै अद्यौगिकदेखि लिएर हाल आर्टिफिसियल इन्टिलिजेन्ससम्मको यात्रा अद्वितीय रहेको छ र समयको अनुक्रम सँग सँगै दिनानुदिन नयाँ नयाँ कुराहरूको खोज र आविष्कारहरू भइरहेका छन् जुन संसार परिवर्तन भइरहेका सङ्केतहरू हुन् र यसरी विकास हुनु एकदमै उत्तम हो तथापि यसका नकरात्मक प्रभावहरू पनि छन् जसले प्रकृतिलाई धेरै हदसम्म नकरात्मक प्रभाव पारिरहेको छ अन्ततः भन्नु पर्दा समय परिवर्तनशील छ र यो परिवर्तनशील समयकै कारण संसार पनि परिवर्तन भइरहन्छ र यसरी नै असल दिशामा परिवर्तन हुन आवश्यक छ नत्र संसार विनाश पनि हुन सक्ने सम्भावना धेरै मात्रामा रहन्छ